अहिलेको हालैमा नेपाली सङ्ख्याहरू भाषा बोल्न साम अलिक साह्रो नै छ कारण बाहिरतिर विदेशतिर हेर्यो भने अनि युनिभर्ससित हेऱ्यो भने हामी रेडियो रेडियोतिर हेर्यो भने नेपाली भाषामा कुनै कुनै पनि बोल्नु पाउँदैन साथै अनि भनेको जस्तो हामीले पढ्न सकिँदैन विदेशमा इन्टरभ्यू हुन्छ कार्यालयमा हामी इन्टरभ्यूमा फेस अफ गर्छ तर त्यसमा पनि हामी नेपाली भाषामा बोल्नु पाउँदैन युनिभर्सिटीमा पढ्नु जान्छ त्यसमा पनि हामी बोल्नु सकिँदैन पढ्नु पाइँदैन रेडियोमा पनि सुन्नु सकिन्छ तर प्राय जस्तो अरू भाषामा नै बोल्न गीत गाएको सुनिन्छ तर हाम्रो नेपालीको अस्तित्व नै बाहिरतिर छैन त्यसकारण हामी नै जतिसक्दो नेपालीबाट अगाडि बढ्यो भने हामी अगाडि नै बडेर जान्छ